मैले चलाउने सामाजिक सन् सञ्जालहरू चाहिँ अब इन्सटाग्राम फेसबुक युट्युब टेलिग्रामहरू भयो अनि त्यसबाट चाहिँ मलाई अब थुप्रै नै कतिवटा राम्रो पनि हुन्छ कतिवटा नराम्रो पनि हुन्छ अनि धेरै जस्तो चाहिँ अब म युट्युबहरू युज गर्छु युट्युबमा अब भिडियोजहरू हेर्छु होइन अनि अब पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि अब घरबाट बाहिर निस्किनु पर्थ्यो दुनिया हेर्नुको लागि होइन कुन ठाउँमा के छ कस्तो छ अब त्यहाँ के छ कसरी छ कसरी हुन्छ कस्तो कस्तो टाइपको मान्छेहरू छ होइन कहाँ कुन कुन ठाउँमा के के छ सो त्यो सब जान्नुको लागि चाहिँ अब पहिला घरबाट निस्किनु पर्थ्यो तर अहिले युट्युबले एकदमै राम्रो गरेको छ थुप्रै भ्लगर्सहरू छन् युट्युबमा होइन जसको च्यानल छ युट्युबमा जसले दुनिया घुम्छन् अनि जो घुम्नु सक्दैनन् होइन जसको अब घुम्नु सक्दैनन् घर बसिबसि उनीहरूले अब त्यो च्यानलमा गएर होइन त्यो भ्लगरको भिडियोज हरू हेरेर उनीहरूले आ आफू पनि जग्गा एक्सप्लोर गर्नु सकिन्छ कि यस्तो ठाउँमा यस्तो छ भनेर होइन आफूँलाई पनि जानकारी हुन्छ अनि कुनै दिन अब त्यो ठाउँमा घुम्नु गइयो भने या घुम्नु गइयो भने चाहिँ अब आफूँलाई सजिलो हुन्छ किनकि हामीले अल् पहिले नै अब त्यो भिडियोजको भिडियोको माध्यमले हामीलाई त्यहाँको जानकारीहरू प्राप्त भइसकेको हुन्छ सो प्राप्त भइसकेको हुन्छ अनि हामीलाई फर्स्ट टाइम त्यहाँ त्यो ठाउँमा जँदाखेरि पहिलोचोटि हामीलाई त्यो ठाउँमा जाँदाखेरि चाहिँ अप्ठ्यारो हुँदैन सो त्यही हो अनि थुप्रै नयाँ नयाँ जग्गाहरू पनि हेर्नु पाउँछ होइन आफ्नो देशमा कुन कुन ठाउँमा कस्तो कस्तो टाइपको जग्गाहरू छ सो त्यो सबै अब युट्युबले युट्युबको माध्यमबाट हामीले हेर्नु पाउँछौँ अनि सेकेन्ड इन्सटाग्राम आउँछ इन्सटाग्राममा पनि थुप्रै यस्तो कुराहरू हुन्छ होइन थुप्रै यस्तो आइडीहरू छ प्रोफाइलहरू छ जहाँबाट हामीले न्युजहरूहरू पनि थुप्रै हामीले हाम्रो देशमा के के चलिरहेको छ सो त्यसको कुराहरू पनि हामीले हेर्नु पाउँछौँ अनि सेकेन्ड तपाईँको हेर्नु पाउँछौँ अनि थुप्रै अब आफूँलाई अपटुडेट पनि राख्नु सक्छौँ सो त्यही हो अनि सामाजिक संचालन चाहिँ तपाईँले राम्ररी चलाउनुभयो पोजिटिभली तपाईँले युज गर्नुभयो भने चाहिँ आफूलाई धेरै नै फाइदा हुन्छ होइन सो थुप्रै कुराहरू पनि जान्नु पाइन्छ सिक्नु पाइन्छ अनि सिक्नु पाइन्छ जान्नु पाइन्छ त्यस्तै हो